हलो यादब भाइ हो ए मलाई गाडी चाहिएको थियो आज बिहामा जानु थियो हामीहरू साथीहरू सल्लाह गरिरहेका थियौँ आठजना छौँ डबल कि सिङ्गल हो सिट ए डबल हो हामीलाई नि आठजना छौँ कि त डबल सिटै चाहिएको गोदमेनमा बिहा थियो बिहामा जानु थियो अनि त र नि भरे दुई बजेतिर आऊ न ल हामी ग्राउन्डमा तिरै तयारी भएर बसिरहेको हुन्छौँ नि तिमी आऊ न हामी पर्खिरहेको हुन्छौँ ल बिहामा जानुपर्छ है ल